भारतीय चलचित्र र सङ्गीतबारे म के सोच्छु भन्दा पहिलेको तुलनामा भारतीय चलचित्र र सङ्गीत निकै नै समृद्ध भइसकेको छ र यो समृद्ध हुनाका धेरै कारणहरू छन् र यसमा धेरै किसिमका नयाँ प्राविधिक कुराहरूले गर्दा अथवा अहिले जुन चाहिँ चलचित्रको जुन चाहिँ विकास भइरहेको छ ती कुराको मुख्य कारणै प्राविधिक पक्ष हो प्राविधिक पक्षले नै गर्दा मान्छे त्यो कुरामा लीन भइरहेको छ र त्यसले मान्छेलाई एक किसिमको आकर्षित हुने कुराहरू देखाइरहेको हुन्छ र मलाई विशेष गरेर सामाजिक किसिमको चलचित्र मनपर्छ र मलाई मनपर्ने भारतीय अभिनेतामा एकजना सलमान खान हुन् र अभिनेत्रीमा अभिनेत्रीमा सारा अली खान र मलाई सबैभन्दा मनपर्ने चलचित्रको गीतहरूमध्ये आशिकी टू जुन चाहिँ यो यो दुई हजार बाह्र तेह्रमा रिलिज भएको मुभी हो र यो आशिकी टूमा अरिजित सिंहले धेरै राम्रा राम्रा गीत गाएका छन् र ती गीतहरू मलाई धेरै नै मनपर्छ र म मलाई मनपर्ने गायक अरिजित सिंह हो र यो अरिजित सिंहले धेरै नै यस्ता मिठा मिठा गीतहरू गाएर मान्छेलाई एकदमै आकर्षित तुल्याइरहेछ र उप्रति मान्छे धेरै नै उसको गीतप्रति मान्छे धेरै नै आकर्षित भइरहेको देखिन्छ